हजुर जस्तै हो

पन्ध्र किलो अँ हुन्छ पुग्छ पन्ध्र केजी जति हुन्छ आइले नै चाहिएको कि तपाईँलाई कति घन्टा पछाडि दिनुपर्ने ए हुन्छ हुन्छ मार्केटको रेट हेरेर अलिकिति लमसम लानेलाई त हामी कम्ति नै एक सय सत्तरीसम्म दिन्छौँ किलो को बजारमा दुई सय छ दुई सय बिस छ एक सय सत्तरीसम्म दिन्छ यहाँबाट होइन त्यो त्यो टोटल्ली त जिउँदै दिन्छौँ जिउँदै दिएर त्यसलाई तपाईँले अब जिउँदै छ त्यो ओजन हुन्छ ओजनमा हामी त्यहाँबाट तर मार्नेहरूले गएर चाहिँ उसले बनाउनु पऱ्यो त्यो बनाउने मान्छे पाइहाल्छ नि त्यो यसो गाउँको केटाहरू छ त्यो बनाउनेहरूलाई भन्यो भने बनाइहाल्छ नि गोटाको हिसाबले बनाइदिन्छ नि सफा सफाई गरेर चटक्कै बनाएर रौँ सौँ भुत्लासुत्ला उक्काएर एकदम भित्रको भुँडीको सबै निकालेर त्यो चटक्कै बनाएर राख्दिन्छ नि उनीहरूले छ हाम्रो यताबाट त खालि त्यस्तै प्रकारले गोटै गोटै दिँदैछ त त्यसले गर्दा बनाउने मान्छे किन हामी पालेर राख्छौँ पालेर राखेको कुरालाई चै मार्दैनौँ बेलुका हुन्छ होला हौ हुन्छ कतिजना हुन्छ तपाईँहरूले गर्नोस न म अहिले रेडी गरिराख्छु आ आधा घन्टा अगाडी तपाईँहरूले खबर गर्नुहोस् त्यसमा चाहिँ अब बनाएर त्यो सबै लिएर बनाएर रेडी गरेर राख्दिन्छु आएर तपाईँहरू आएर फेरि खोजेर तिनीहरूलाई समातेर ओजन गर्नु भन्दा रेडी गरेर राखिदिन्छ आएर तपाईँहरूले भन्नु न आधा घन्टा आगाडि हामी रेडी गरिदिन्छौँ आएर तपाईँले लिएर जानुहोस् हुन्छ हुन्छ